दाजु म घेलेक बोलेको कि हजुर अस्ति तपाईँको गाडी हामीले रिजर्भ गरेर गएको थियो नि सिलगडी हजुर मेरो बाजे बिमार हुनु हुन्थ्यो त्यति बेला मैले तपाईँलाई धन्यवाद सकिनँ अहिले भन्न चाहन्छु धन्यवाद तपाईँलाई धेरै धेरै

अनि त्यति बेला मेरो बाजे पनि बिमार हुनु बिमार हुनु हुन्थ्यो त्यही कारण भनिनँ

तपाईँले त्यहाँको बाटो पनि निकै चिन्नु भएको भएको रहेछ बाटो मात्र पनि होइन हस्पिटल नर्सिङ होम सब चिन्नु भइरहेको रहेछ त्यसैले बाजेलाई निकै सुविधा भएको कारण राम्रोसँगले पुग्नु भएछ हजुर अहिले त आइपुग्नु भयो अहिले त ठिक हुनु भएछ त्यति बेला बिमारी हुनु हुन्थ्यो तपाईँलाई धेरै धेरै धन्यवाद छ यस्तो लामो बाटोमा पनि राम्रोसँगले कुदाउनु हुँदो रहेछ गाडी अब काम अब अर्को पालि पनि काम पऱ्यो भने तपाईँलाई भन्छु म ल हुन्छ दाजु धन्यवाद धेरै धेरै धन्यवाद छ तपाईँलाई हजुर अहिले बाजे जाती हुनु भयो हुन्छ